खाना पकाउनमा अब कति समय लाग्छ भन्दाखेरि चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अब त्यो चाहिँ अब रेसिपी हेरेर हुन्छ आइटम हेरेर हुन्छ होइन कसै अब एकदमै सादा साधारण तरिकाले पकाउने सब्जी हुन्छ है त्यो साधारण तरिकाले पकाउने सब्जीमा समय ज्यादा लाग्दैन कस कसै सब्जी अलिकति राम्रैसँगले मर मसला हालरे अब पकाउनु पर्ने हुन्छ है त्यति बेला अब अलिकति मिठै बनाउनुको लागि चाहिँ अब सब्जीलाई मर मसलामा मजाले भुटेर है राम्रोसँगले बिस्तारै कम्ती आँच गरेर ग्यासमा कम्ती आगोमा हामीले अब पकायो भने धेरै मिठो पनि हुन्छ है र त्यसरी नै अब मैले अब न नजानीकन अब प फर्स्ट ट्राई गरेको अब रेसिपी चाहिँ अब के भनौँ भने चाहिँ अब मलाई चाहिँ गोभी मन्चुरियन बनाउन अब एकदमै आउँथेन आइडिया नै थिएन अब कसरी बनाउने है तर अब त्यो कसरी बनाउ कसरी बनाउ भनेर अब उयो गर्दाखेरि चाहिँ अब मैले यसो इन्टरनेटमा अब युट्युबतिर हेरेर होइन मैले अब सिकेँ तर त्यसरी सिक्दाखेरि पनि अब त्यति बेला मेरोमा त्यो पकाउने टाइममा चाहिँ अब त्यहाँनिर देखाएको इन्ग्रिडियन्सहरू मध्येमा अब मेरोमा दुइवटा इन्ग्रिडियन्सै थिएन मेरोमा त्यही भएर चाहिँ अब मलाई अब त्यो रेसिपी अब त्यो दिन अब पकाउनु निकै गाह्रो भएको थियो र पनि त्यस्तो केही उयो थिएन है अब मैले चाहिँ अब मेरो हस्बेन्डलाई फोन गरेर त्यहाँदेखि अन्त उयो गर्नु लगाएँ त्यो मलाई चाहिएको जुन चाहिँ इन्ग्रिडियन्स छ त्यो ल्याउनु लगाएँ है अन्त त्यो ल्याएर चाहिँ अन्त मैले मजाले त्यो इन्ग्रिडियन्स हालेर सब सबै तयारी गरेर रेडी गरेर मैले चाहिँ राम्रोसँगले त्यो एकदमै मेहनत गरेर पकाएँ अन्त मैले सु अन्त त्यो पकाई सकेर अब हामी सबैजना खानु बस्दाखेरि चाहिँ अब त्यो रेसिपी चाहिँ एकदमै मिठो मैले सोचेको भन्दा धेरै नै मिठो भएको थियो है त्यहाँदेखि सबैजना घरपरिवारले पनि एकदमै मिठोसँग खुसी खुसी खाएको थियौँ हामी सबैले